घरमा पाहुना आउँदाखेरि सअ सबैलाई राम्रो सेवा गर्ने कोसिस गर्छु अनि प प मानिसहरूलाई मानिसहरू आएका मानिसहरू आएकाहरूलाई पकाउन मनपर्ने चाहिँ मलाई पुरी आलुदमहरू हुन् अनि चियाहरू